गीत गाउने क्रममा शरीरको अङ्गहरूमध्ये सबैभन्दा बेसी प्रयोग हुने भनेको चाहिँ हात हो त्यो हातले चाहिँ गीतको लय र सुरलाई अझै प्रभावकारी बनाउनको निम्ति हात हल्लाउने गर्छौँ जत्ति सुर आरोह र अवरोह अनुसारकै हामीले हात माथि र तल पार्ने गर्छौँ अनि अनुहारको पनि एक्सप्रेसन प्रायः त्यस्तै नै हुन्छ अनुहार पनि त्यसरी नै हावभाव गीतको आरोह अवरोह र स्वरको सुर र तालअनुसारकै अनुहारको एक्सप्रेसन पनि हुने गर्छ